अब मलाई डान्सहरू गर्दाखेरि चाहिँ अब यस्तो खाले हुन्छ जस्तै अब एकदम फ्री टाइपको हुन्छ नि अब त्यस्तै खाले हुन्छ त्यहाँ माथि अब एकदम मन पर्छ मलाई डान्स त्यहाँदेखि अब त्यतिकै त्यतिकै के टिभीहरू हेर्दाखेरि डान्स प्लसहरू हेर्दाखेरि त्यहाँनेरि डान्स गरेको देख्दाखेरि पनि अब आफूले आफूलाई अब म म गएर अब त्यहाँ एक दिन चाहिँ डान्स गर्छु हो त्यस्तो टाइपको हुन्छ अन्त त्यतिकै त्यो देखेर झन् पुरा जोस लाग्छ अन्त फेरि डान्स प्र्याक्टिस गर्छु जति सक्छु त्यति गर्दै जान्छु अन्त आफ्नो डान्सको स्टेपहरू सुधार्दै जान्छु अझ क्लियर हो त्यस्तो खाले गर्दै जान्छु अन्त अब त्यो माथि आफूले मलाई पुरा रिस उठिरहेको छ भने म प्रायः जसो डान्स गर्नु डान्स गर्छु त्यसले मेरो स्ट्रेसहरू हल्का कम्ती गरिदिन्छ अन्त त्यस्तै खाले हो अन्त

त्यति चाहिँ हो